हेलो बसिरहेको छु हौ भाइ खै के खानु अब

एकछिन कालेबुङ जाने बजार

मलाई त उयो खानु मन परिरहेको छ हौ फम्बी

पिरो चटनी भएको हाटघरमा त्यो बोजूले दामी बेच्छ हौ अँ आलुवाल्नीको दामी हुन्छ त फम्बी थुक्पासुक्पा चियासिया खानुपर्छ नि कति बेला निक्लिने त तिमी साँच्ची बिहिबारे हाट जाँदैछौ कालेबुङ के के अँ के के पाउँदोरहेछ हौ मैले पनि भिडियोहरू मात्रै हेरेको कि फेसबुकतिर राम्रो राम्रो कुरो पाउँदो रहेछ नि

ए डल्लै खानेकुरा पनि सेलरोटीहरू पनि पोल्दै गरेको देखेको थिएँ हाम्रो एकजना चिनेको नाना जस्तो पनि लाग्यो हो प्योर गोर्खा अरे नि त प्योर गोर्खे हाट अरे नि त त्यो चाहिँ जानु मनपरेको छ है ए पैसा पनि प्योर पऱ्यो है सिन्की सिन्की गुन्द्रुक किनेर जानुपर्नेछ हौ सिलगढी फर्किँदैछु कि घरमा त अब छैन रहेछ योपालि हो किनेमा सिन्की त्यही कुराहरू लैजाउँ भनेको भाउजूले ले लिएर आउनू भन्दैथ्यो कि अर्को हप्ता जाउँ भनेको त्यो बयमको त मन पर्दैन हौ अमिलो हुन्छ कि पायो भने चाहिँ अब के भन्छ बिहिबारे हाटमा पाउनुपर्ने हौ कालेबुङमा त काँचो डल्ले क्या अहिलेको नयाँ सानो दामी हुन्छ त्यो चाहिँ खानु मनपरेको छ हौ लाङ्स्या टक्कै तिमी त खाँदैनौ है मासु के तिमी साधु

ए चिकन ए ठिकै छ त अन्त बिहा नगरेको केटाहरूले त यस्तै खानु कर लाग्दैछ नि आउँदैनौ यतातिर अनि हाम्रोतिर सिन्जीतिर तिमी कहाँ छौ अहिले टिस्टाभेल्लीमै ए कालिम्पोङमै कहाँ छौ भालुखोप होला भालुखोपमा आन्टीहरूकोमै के छ हौ अन्त आन्टीको छोरीहरूको खबर के छ हौ

आलुको अचार कस्तो आलुको अचार भनेको चाहिँ

ए मलाई चाहिँ कालिम्पोङ गएको बेला उयो पनि ल्याउनुपर्नेछ हौ धुपहरू पनि लानुपर्नेछ हौ बुद्धिस्ट धुपहरू सिलगढी साह्रो महँगो गर्छ कि त्यो कुराहरू पनि लानु खदा धुपहरू मतलब घरकै लागि त्यही भनेको खासमा चाहिँ अब तल पाउँदैन त्यत्तिको लागि कि चाहिँ आउनुपऱ्यो सिलगढी फेरि गरममा हो अन्त चार पाँचवटा लगिराख्यो भने कोही बेला यसो भाउजू पूजा मन्दिरतिर गइबस्छ हो त्यति बेला पनि काम लाग्ने भनेर नि कालेबुङको रुमाल त छ नि हौ मेरोमा कुसुमे हैट कुसुमे रुमाल त भाउजूले ल्याइदिन्छ पुरै बाह्रवटा छ अँ अँ अँ मलाई त त्यो उयो मनपरेको थियो हौ कालिम्पोङबाट क्या हौ त्यो झोला हुन्छ नि लेप्चा झोला त्यो झोला पनि किन्नु मनपरेको छ हौ त्यो पनि दामी हुन्छ नि कालिम्पोङको युनिक हो नि ए हो अहिलेसम्म केही छैन भन्ने सोच्यो होला नि ए अँ धुनु चाहिँ भएन तर सफा पाऱ्यो भने अब फेरि यता गइहाल्छ अब हो मैला मैला राख्नुपऱ्यो हजुर एक दुईवटा एक दुईवटा साङ्ले पनि लगाइदिनु पर्छ पायो भने है घर साङ्लेहरू साङ्लो गान्तोकमा नयाँ खोलेको रहेछ के पो छ मेन रोडको त्यो न्यू न्यू रेस्टुरेन्ट भन्ने छ अहिले पनि छ अहिले पनि ए हो टिबेट स्टोरदेखि अलिकति माथितिर नि गएर खानुपर्छ लु भाइ एक दिनमा त खाइ सक्दैन होला दुई दिनजस्तो घुमेर खाइदिउँ न ल पैसा चाहिँ बोकेर आउनु नि पैसा चाहिँ बोकेर आउनु नि फेरि ओठ मात्रै लिएर चाहिँ नआउनु नि भुँडी खाली ओठ खाली होइन नि फेरि पैसा चाहिँ बोकेर आउनु नि फेरि ओठ मात्रै बोकेर आउनु हुँदैन नि

ल भाइ भेटौँ न एक दिन ल कालेबुङमा हल्का घुमिदिउँ न डेलो दुर्पिन हल्का दुई भाइ हिँड्दै हिँड्दै पग्लाजस्तो लौ लौ भाइ राखेँ अँ ल